अँ तपाईँकोमा अहिले सयपत्री फुल कुन कुन भेराइटीमा छ हौ अँ त्यही त अँ त्यही त मलाई अलिक एक सौवटा जस्तो मलाई पठाइदिनु सक्नुहुन्छ हजुर त्यो पठाउनु भयो भनेदेखि चाहिँ मलाई पनि चाहिएको छ कसरी गोटा पर्छ होला हौ ए होइन मलाई त यो एक सौवटा प्लान्ट चाहिएको छ कि डेलिभरी गरेर मलाई पठाइदिनु सक्नुहुन्छ म पैसा पनि पठाइदिइहाल्छु मलाई अब दुई तिन दिनभित्रमा चाहिहालेको छ कि त्यहाँबाट चाहिँ फेरि उता त्यो फुलबाहेक फेरि मलाई अर्को त्यो के अरे तपाईँको यो एउटा सुनाखरी फुल भन्छ यो के अरे उयो त्यसको नाम चाहिँ उयो सिम्बेडियम भन्छ हो अन्त सिम्बेडियमको चाहिँ अब दाम बेसी छ अन्त एउटा त्यो पिपलको बरकोहरू के के को बोन्साईहरू हुन्छ नि हो त्यो ब अँ अँ हजुर हो त्यो अँ हजुर अन्त हो त्यस्तोहरू हजुर हो त्यस्तोहरू सबै त्यो बोन्साईहरू बनाएको मज्जा मज्जाको बनाएको भएर चाहिँ हामीले चाहिँ अब के हरे बिहिवार हाटमा लानुपर्नेछ कि के हरे ल्याउनु भनेर भनिरहेको छ त्यही कारणले गर्दाखेरि मैले अब तिन चार हप्ता लाग्छ भनेको छु कि त्यो सबै कुरो गरिदिनुहोस् अँ अँ त्यो सबै कुरो गरिदिनुहोस् कि मलाई अब पहिला चाहिँ म एक सौवटा जस्तो चाहिँ सयपत्री लान्छु तिन चार कलरको हो त्यो तिन चार कलरको खालको दिनुहोस् पहेँलो अँ तुलसी तुलसी बाबरी हो उयो डबल खालको जिरेनियम पनि होला डबल खालको जिरेनियम छ ए अँ अँ त्यो डबल खालको जिरेनियम चाहियो अन्त अँ डबल खालको त्यो हाम्रो एजिलिया हुन्छ नि सानो रातो सेतो पहेँलो अँ त्यो फुल्ने कलर कलर फुल्ने त्यो एजेलिया भन्छ नि अहिले नि अँ त्यो पहिलादेखि पहिलादेखि निस्किएको हाइब्रिड हजुर हो त्यस्तोहरू सबै चाहिएको छ कि अँ हुन्छ अँ अँ हुन्छ हुन्छ र अन्त अरू चाहिँ तपाईँहरूले के के को बिउ राख्नुहुन्छ हौ अँ हजुर कुन कुन सिजनमा कुन कुन फुलको बिउ राख्नुहुन्छ अँ हजुर हजुर हजुर हजुर यो हजुर यो तपाईँको मखमली हजुर यो तपाईँको मखमली चाहिँ कुन सिजनमा दल राख्नुपर्छ असार अँ हजुर हजुर हजुर

भने पछि अब हाम्रो दसैँ दिवालीको टाइममा फुल्ने रहेछ नि अँ दसैँ दिवालीको टाइममा फुल्छ सयपत्री पनि त्यही टाइममा त्यही टाइममा दल राखिन्छ ए हजुर हजुर त्यही त मलाई कति कुरो चाहिँ अब थाहा भएको छैन कि र अब सिक्नु पनि पर्दैछ हो हुन्छ अब कति अँ हजुर हुन्छ हुन्छ हुन्छ हवस् हवस्